मैले तपाईँको दोकानमा खाना अर्डर गरेको थिएँ अनि खानामा मैले चिकन चिल्ली पर्क चिल्ली अनि धेरै कुराहरू मैले अर्डर गरेको थिएँ अनि एकदमै स्वादिलो एकदमै मिठो एकदमै राम्रो थियो होम डेलिभरी सर्भिस एकदमै राम्रो आएको थियो र एकदमै राम्ररीसँगले हामीले परिवारसँग हामीले खान पायौँ एकदमै राम्रो छ अनि तर मैले जुन मटनलाई चाहिँ मैले अर्डर गरेको थिएँ तर मटनमा चाहिँ त्यति राम्रो थिएन मटन चाहिँ यसमा चाहिँ अलिकति नुन ज्यादा अनि धेरै स्पाइसेस ज्यादा भएको कारणले गर्दाखेरि हाम्रो हेल्थको लागि अलिकति नराम्रो हुन जाँदैछ है अनि त्यही कारणले गर्दाखेरि त्यति खासै राम्रो छैन मटन अनि अरू चाहिँ सबै कुरो राम्रै छ